हाम्रो क्षेत्रमा चाहिँ नजिकैको प्रसिद्ध बजार चाहिँ दार्जिलिङको बिच गल्ली हो जहाँ चाहिँ अब सबै प्रकारको सब्जी मात्रै होइन सबै प्रकारको सा सामाग्रीहरू तपाईँहरूले पाउनु सक्नुहुन्छ अनि यसमा चाहिँ अब सब्जीहरू चाहिँ प्रायः चाहिँ अब गाउँबस्तीबाट ल्याएर उनीहरूले बेचबिखन गर्छ है अनि एकदमै फ्रेस सब्जीहरू चाहिँ अभाइलेबल हुन्छ अब पाहाडको सब्जीहरू भयो हो अनि अरू सप्ताहिक बजार चाहिँ त्यस्तो मलाई आइडिया भएन तर अब यो बिच गल्लीमा चाहिँ एभरी डे नै अब बाहिर अब त्यो आफ्नो स्टल छोडेर पनि बाहिर जस्तो फुटपाथ भयो त्यहाँनिर चाहिँ अब सब्जीहरू बेचबिखन भइरहेको चाहिँ देख्नु सक्नुहुन्छ अब मान्छेहरू आएर हो अनि सब्जीहरू चाहिँ अब आफ्नै अब मूल्य लगाएर होइन अलिकति घटबढ पनि हुन्छ अब दामहरू अनि सब्जीहरू चाहिँ त्यसरी पाउँछ अनि बिच गल्लीबाट चाहिँ अरू त्यस्तै थुप्रै प्रकारको अरू दोकानहरू पनि छन् लुगा दोकान भयो हो अनि सब्जी मन्डी तपाईँको भयो अब सुन दोकान भयो त्यहाँनिर चाहिँ अब घरको सह अब पूजामा अब सामानहरूको लागि लक्ष्मी भन्डारहरू भयो अनि तपाईँको अब सान् सानो रेस्टुरेन्ट भयो धेरै प्रकारको दोकानहरू छ अनि त्यो दोकानहरूमा चहिँ अब रिजनेबल प्राइस नै हुन्छ प्रायः त